मेरो नाम चाहिँ पायल विश्वाकर्मा हो र मेरो पिताको नाम चाहिँ पदम विश्वाकर्मा मेरो आमाको नाम चाहिँ दुर्गा विश्वाकर्मा होइन अनि र मेरो घरमा चाहिँ हामी दुईजना बैनीहरू हो होइन अनि दुईजना दिदीबैनीहरू हो हामीहरू र मलाई चाहिँ ठुलो भएर के बनिनु मनलागेको थियो भन्दाखेरि चाहिँ अहिले मलाई चाहिँ बन्नु टिचरै गर्नु मनपरेको थियो म त्यही क्षेत्रमा नै अगाडि बढिरहेको छु धन्यवाद